दिवस रिपेयरिङ सेन्टरबाट बोल्नु भएको ए हजुर अन्त मेरो एउटा फोन चाहिँ फुटेको थियो त अन्त त्यही त बनाउनु आउँ भनेको थिएँ कि तपाईँकोमा हजुर मेरो यो भिभो हो

भिभो खै मोडल त मलाई त्यस्तो थाह भएन कि ए हजुर हजुर मेरो डिसप्ले नै गएको छ सायद हजुर हजुर हजुर हजुर चलेकै छैन तपाईँको ब्लाङ्क आउँदैछ कि कालो न कालो हजुर तर सुन्नुहोस् न अब त्यो बनाउनु कति जस्तो लाग्छ होला तपाईँको

ए हजुर त्यो चार हजारको चाहिँ अलिक कम्ती हुँदैन अन्त हजुर म अहिले आउँछु नि आउनु त तर अलिक अनि मिलाइदिनुहोस् न अन्त अब सधैँ तपाईँकोमै आउँछु एभ्री कुरामा होइन फोन किन्नु पनि तपाईँकोबाटै किनेको यो पनि मैले हजुर हजुर सुन्नुहोस् न तर नि कति कति दिन जस्तो लाग्छ होला तपाईँको ए हजुर हजुर अन्त मलाई युज गर्ने फोन दिनुदिनु सक्नुहुन्छ होला नि है एकदुई दिनको लागि त्यति हजुर छैन त्यही त यही फोन एउटै थियो कि अन्त यो साथीकोबाट कल गरेको मैले चाहिँ तपाईँलाई हजुर होइइन मेरो अर्जेन्ट कलहरू आउँछन् त कि त्यही भएर नि हजुर

हजुर त्यति भए मलाई पुग्यो गयो नि त्यति भए त भइगयो हजुर हजुर हजुर

ए हजुर हजुर

हजुर ए हजुर हजुर त्यो काम त थाह भएन नि त्यो त मलाई ए हजुर हजुर

हजुर हजुर एकखेप कल गर्छु नि म तपाईँलाई ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ